कालेबुङ जिल्ला जिल्लालाई फरक पार्ने अब संस्थाहरू भन्नुपर्दा अब धेरै छ संस्थाहरू जस्ले अब कालेबुङको राम्रोको लागि काम गरि रहेको छ जस्तै अब मनी ट्रस्ट भयो हेल्पिङ हेन्ड्स हु केयर्स उहाँहरूले अब धेरै जग्गा धेरै थरिको अब हेल्पहरू गर्छ क कसले अब खानाहरू अब बाटोतिर बसेका घर नभएकाहरूलाई उहाँहरूले अब खानाहरूको व्यवस्थाहरू गरिदिएको छ अनि कस कसको घरहरू पनि बनाइदिने गर्छन् गर्छ अनि अब धेरै प्रकारले अब हेल्पहरू गरिरहेको छ यसरी त परिवर्तन फरक पारि रहेको छ अनि अब ब्लड डोनेसन् ब्लड कलेक्ट गर्ने संस्थाहरू पनि धेरै छन् अनि अब मान्छेलाई चाहिएको बेलामा ब्लड ब्लड उहाँहरूले ब्लडहरू पनि डोनेट गर्नुहुन्छ अनि अब घर नभएको मान्छेहरू भन्नुपर्दा उहाँहरूलाई त एकदमै कालेबुङमा सबैलाई नि प्रायः प्रायः हेल्प गरेकै छ